एक दिन मेरो अफिसमा झगडा भइरहेको थियो र मैले देखेँ त्यहाँ वरिपरि हाम्रो कम्पनीको स्टाफहरू थियो तर कसैले पनि त्यो झगडा छोडाउन गएको थिएन मलाई लाग्यो मो त्यो झगडा सुल्झाउनु सक्छु त्यहाँ दुईजना झगडा परिरहेको थियो त्यसले म गएँ त्यहाँ भो त्यहाँ म गएर दु दुईजनालाई भनेँ यहाँ किन झगडा परेको उहाँ दुईजनाले सुनेन उहाँ दुईजनालाई मैले सम्झाएँ यो हाम्रो कार्यस्थल हो र यहाँ झगडा गर्नु भनेको एउटा ठुलो पाप लाग्छ किन यहाँले इस यहाँ यहाँले झगडा भयो भने हाम्रो कम्पनीको रेप्युटेसन खराब हुन्छ र हामी त्यसो गर्नु चहाँदैन त्यसले गर्दा तिमीहरू झगडा नगर तर तिनीहरूले सुनेन झगडा गर्न फेरि थाल्यो मैले भनेँ यदि तिमीहरूले झगडा गऱ्यो भने म तिमीहरूलाई कम्पनीबाट बाहिर निकालिदिन्छु तिनीहरू तर भए पनि मानेन मेरोमा आखरी अप्सन थियो पुलिसलाई फोन गर्ने मैले तिनीहरूलाई भने तिमीहरू यदि अब झगडा गऱ्यो भने मो पुलिसलाई फोन गर्छु तिनीहरू अलिक शान्त भयो र मैले सम्झाएँ यहाँ झगडा गर्नु भनेको ठुलो पाप लाग्छ किन यहाँ यहाँ कम्पनीमा काम गरेकोले कति घर चल्छ तिमीहरूले झगडा गऱ्यो भने सबैले भोलिदेखिन् झगडा गर्छ तिनीहरूलाई कत्ति सम्झाएँ तिनीहरू त्यहाँदेखि माफी माग्यो त्याहाँदेखि सबैलाई माफी मागेर उनीहरू हात हात मिलायो त्यहाँदेखि भन्यो झगडा गर्दैन अब भनेर